अस्ति बजार गएको थिएँ कि एउटा पेन्ट किन्न मनलाग्यो अन्त त्यो पेन्टमा किन्नको लागि त्यो दोकानमा राम्रो कलरको देखेँ अन्त त्यो कलर यो पेन्टको दाम कति हो भनेर सोधेँ मैले सोध्दाखेरि यो पेन्ट त एकदम ब्रान्डेड कम्पनीको हो र यसले गर्दाखेरि तपाईँले यो पेन्ट लगी लानुभयो भने चाहिँ राम्रो हुन्छ र यो पेन्ट लानुहोस् भनेर दोकानेले भन्यो के क्वालिटी हो भनेर मैले दोकानेलाई सोधेँ अनि दोकानेले भन्यो यो ब्रान्डेड कम्पनीको एकदम राम्रो खालको कपडाको लुगा हो तपाईँको उमेर तपाईँको सबै कुराहरूअनुसार चाहिँ तपाईँलाई यो पेन्ट सुहाउँछ र कति हुन्छ दाम मिलाएर दिइहाल्छु नि म भनेर दोकानेले भन्यो नभन्दै बातचित मार्दाओर्दा दोकानेसँग बात के अरे दाम पनि मिलिहाल्यो त्यसले गर्दा मैले किनेर ल्याएँ किनेर ल्याएर चाहिँ लगाउन सुरू गरेँ कति कम्फोर्ट रहेछ त्यो शीतल पनि मजाको रहेछ फेरि परबाट टाइडी पनि देख्ने मजाको रहेछ यो यो खालको कपडा पो किन्नुपर्ने रहेछ हौ